र हाम्रो जिल्ला जलपाइगुडी डिस्ट्रिक्टमा जाति र भाषिक समूहहरूको धेरै भन्दा धेरै जातिहरू बसोबास बसोबास गर्न बसोबास गर्नु हुन्छ र यहाँका प्रथम पहिलो भाषा बोलिने बेङ्गोली रहेको छ यहाँ नेपाली पनि धेरै मात्रमा बोलिने गरिन्छ र हाम्रा यहाँ आदिवासी समूहहरूको उडिया उराव मुन्डा त्यस्ता त्यस्ता अन्य अन्य जातिहरू बसोबास गर्ने गर्छन् र यहाँ धेरै मात्रमा अन्य जातिका अन्य जातिका मानव मानिसहरूले पनि धेरै मात्रमा नेपाली स्पष्ट गरेर बोलिरहेको उनीहरूको भाषामा परिवर्तन भइरहेको देख्न पाइरहेको छौँ र अझ पनि धेरै भन्दा धेरै परिवर्तनहरू हुँदै गइरहेको छ र हाम्रा यता हाम्रा यहाँ सबै जातिहरू सबै जातिहरू भन्दा सबै समूह सबै जाति मानिसहरू सबैजना यहाँ मिलेर बसोबास गरिरहेका छन् तपाईँहरू यहाँ आएर बेङ्गोली आदिवासी तर तपाईँ राजवंसीहरू पनि केही मात्रमा बसोबास गरिरहेको देख्नु पाउनु हुनु सक्ने छ र हाम्रो बाग्रागोटमा र हाम्रो बाग्रागोटमा पनि यहाँ सबै जातिहरू मिलेर बसोबास गरिरहेका नै छन्